हाम्रो स्थानीय कलाकारहरूले चाहिँ स्थान र राज्यको कलालाई चाहिँ कसरी बचाएको छ भनेदेखि चाहिँ अब कति ठाउँहरूतिर अब जस्तै आइपी पार्कहरूतिर भयो त्यहाँनिर अब के भन्छ अब सेमिनारहरू राखेर होइन वर्कसपहरू वर्कसपहरू राखेर जस्तै अब आर्ट एन्ड क्राफ्टलाई इम्पोरटेन्स दिएर कति ठाउँहरूतिर अब यस्तै के भन्छ ट्रेनिङहरू राखेर पनि अब प्रोग्रामहरू राखेर उयस गरेको छ अब लाइक बचाएर राखेको छ र अहिलेसम्म न अब नयाँ होइन नयाँमा अब के भन्छ उयसहरूलाई पनि के भन्छ पिढीहरूलाई पनि अब के भन्छ सिकाएको छ